हाम्रो जग्गामा कसैले थिचोमिचो गऱ्यो घरहरू बनाउनु खोज्यो भनेदेखि अब उसँग झगडा गरेर सकिँदैन अब यहाँको गाउँको ठुलो मान्छेसँग गएर भन्नुपऱ्यो पञ्चायत छ अहिले त पञ्चायतमा गएर भन्नुपर्यो पञ्चायतले के राइट गरिदिन्छन् त्यो राइटमा हिँड्न पर्यो पञ्चायतले गर्नु सक्नु सकेनन् यदि भनेदेखि थानामा जानुपर्यो थानामा गएपछि पुलिसहरू आएर त्यसको निर्णय छ एउटा न एउटा त गरी गरिदिन्छन् नि त अनि हाम्रो घरहरू कम्पाउन्डहरू हामीले घेरे घेरेको छौँ घेरेको छौँ बजारको ठाउँ छ अलिक फोहोर मैला हुन्छ यहाँको प हेर्ने देख्ने अलिक कमै छन् मान्छेहरू बजारको ठाउँ हो मैलाधैला हुन्छ हेर्ने देख्ने कमी छन् आफ्नोआफ्नो कम्पाउन्ड आफूआफूले सफा गर्नुपर्छ